महिनावारीमा एक एक सयदेखि लिएर दुई सयसम्मको औषधिहरू किन्नुपऱ्यो त्यसरी खानुपऱ्यो टाढा टाढा हस्पिटल हुनाले अब बुढाबुढी शरीर भइयो कोही बेला के हुन्छ कोही बेला के हुन्छ त्यस्तै हो टाढा टाढा हस्पिटल भएपछि जान पनि सकिँदैन हातखुट्टा पनि लाग्दैन अनि अब दबाई त खानै पऱ्यो नि किनेर त्यतै प्राइभेट के रे हस्पिटलमै अब जा के अरे जाँदा जाँदाफेरि आफू गलिन्छ पनि टाढै हस्पिटल सरखारी हस्पिटल जाऔँ भन्दा आफ्नै पैसा खर्च त गर्नै पऱ्यो